हेलो यो मेसोमा कल लाग्यो अस्ति मैले मिक्सचर अर्डर गरेको थिएँ नि त्यो आउनु त आयो तर साह्रै लास्टिङै गरेन हौ त्यो चलाउँदा चलाउँदा हेन्डलै भाँच्यो अनि फेरि त्यो बनाए फेरि भित्रको वासरै टुट्यो त्यो त साह्रै भयो हौ अब के यो एक्सचेन्ज गरिदिने हो कि मेरो पैसा रिफन्ड गरिदिने हो के गर्ने हो अब यो त मलाई मन परेन तपाईँहरूको प्रडक्ट त